गुड मर्निङ टिचर गुड मर्निङ हजुर ए हजुर म क्याल्भिनको आमा बोलेको ए हजुर भन्नुहोस् न ए हजुर बिमार भएछ नानी खोइ खानेकुरोहरू त राम्रै अब बासीहरू त थिएन सबै ताजै पकाएर खुवाइकिन पठाएको अब सायद के प्रोब्लम भयो होला राम्रै रोटीहरू खाएर आएको तरकारी रोटी चियाहरू ए हुन्छ म आउँछु नि त्यहीँ बस्दै गरोस् न अलिकति याद गरिदिनुहोस् न मिस

ए हुन्छ त्यसो भने आज छुट्टी दिनुहोस् न है ए हुन्छ आइकिन देखाएर आज म त्यसो भने घर ल्याउँछु नि ल ए हजर एकदमै हुन्छ नि हुन्छ नि मिस